ए सुसन दाजु ए तपाईँको त्यहाँ सोनादामा नि त्यो टमाटर अहिले कसरी किलो छ हौ दाजु कति भन्नु भयो चालिस रुपियाँ छ है कस्तो त्यो राम्रै छ कि धुपगढीको है त्यहाँ अब दोकानमा हौ यहाँ घरको दोकानमा राखुँ भनेको थिए कि यसो त्यहाँनिर भयो भने नि म तपाईँलाई त्यो बिलहरू पठाउँछु कि टमाटर चाहिँ त्यहाँनिर आसिक भाइको गाडीमा दस किलो जस्तो लगाइदिनुहोस् न हौ आसिककोमा दाजु अन्त सुन्नुहोस् न दाजु सागहरू चाहिँ के कसो छ हौ अहिले त्यहाँनिर साग एउटा कसरी बिटा हजुर दुईवटा साग छ है पालक र राय साग हो कसरी बिटा तपाईँहरूले त्यहाँ उयो गर्नु हुन् हामीले यहाँनिर गाउँमा चाहिँ कसरी बेच्दा फाइदा हुन्छ हौ दाजु हजुर हजुर हामीले त भनेपछि तपाईँले त्यहाँबाट मलाई पच्चिसै गर्नु भयो भने पनि मैले चाहिँ यहाँनिर पैँतिसहरू गर्दा हुन्छ है दाजु हजुर दाजु हजुर हजुर हजुर दाजु हजुर ए हजुर दाजु हजुर अन्त के अरे आलुहरूको चाहिँ के कस्तो गर्नु भएको छ हजुर हजुर हजुर त्यो भुटान भुटान भुटान आलु चाहिँ राम्रो अरे नि है दाजु भुटानको आलु चाहिँ अलिकति महँगो अरे राम्रो राम्रो छ दाजु त्यो आलु तपाईँकोमा अहिले आएको छैन है मैले अस्ति त्यहाँ माथि मनोजकोमा उयो गर्दा चाहिँ पचास के भन्दैथ्यो दाजु हो भनेपछि तपाईँकोमा छैन है बन्दकोपी के रेट छ दाजु साठी रुपियाँ छ फुलकोपीहरू ए ए गाजर गाजर गाजर पनि मलाई यसो उयो गरेर मा उयो कति छ हौ दाजु रेट गाजरको चाहिँ यसो पाँच किलो जस्तो दाजु भयो भने लगाइदिनुहोस् न हौ त्यो उयसमा कि म ड्राइभरलाई पनि भन्छु रेट कति छ दाजु गाजरको चाहिँ अलिक ज्यादा लग्यो भने चाहिँ मिल्छ है दाजु अघि त मैले तपाईँलाई पाँच किलो भनेँ कि दाजु दस किलो चाहिँ गरदिनुहोस् न है हुन्छ दजु हुन्छ राखेँ दाजु पठाइदिनुहोस् न यति ल दाजु हुन्छ दाजु